अहिलेको युवा पिँढीहरू बारेमा सोच्दा चाहिँ अहिलेको सँस्कृतको बारेमा सँस्कृतिको बारेमा उनीहरूलाई त्यस्तो थाहा छैन अहिलेको युवा पिँढीहरू प्रायः प्रायः बाहिर नै पढेर बाहिरै काम गर्ने गर्छ र उनीहरू उनीहरूकोमा वहाँको लुगाहरू लगाउने र यहाँको लुगा त त्यस्तो मिल मिल्दैन यहाँको यहाँको जस्तो लुगा उता लगाएर बस्दा उनीहरूलाई अलिकति लाज लाज हुन्छ त र उनीहरू यता आएको बेलामा जस्तै खानपिनको बारेमा पनि उनीहरूलाई चि चिन्नु पर्ने हुन्छ जस्तै ढेँडो गुन्द्रुकहरू पनि उनीहरूलाई टेस्ट पनि थाहा छ या छैन थाहा हुनुपर्छ तर उनीहरूले खाएको हुनुपर्छ टेस्ट गरेको हुनुपर्छ लुगाहरूको बारेमा भन्नुपर्दा जस्तै कुर्थाहरू पनि लाउँछ साडी साडीहरूको पनि साडीहरू पनि लगाउनुपर्छ संस्कृत त्यो पनि हाम्रो एउटा संस्कृतको पोसाक हो ल लगाएर लगाउनुपर्छ बाहिरतिर खालि पेन्ट हाफपेन्टहरू मात्र पनि होइन बाहिर जस्तो बाहिर लगाउने गर्छ त्यो लुगा यता लगाउनु मिल्दैन किनभने यहाँको गाउँ बस्तीसँग त्यो पोसाकहरू लगाएर बस्नु मिल्दैन